हेलो ए अँ भाइ भन न किन कल गरेको थियो हजुर अँ सन्डे त फ्री नै छु त स्कुलहरू पनि छुट्टी नै छ हुन्छ ए अँ

ए अँ ठिकै छ त

ए अँ ए अँ ठिकै छ त रिफ्रेसमेन्ट पनि हुने है म भाउजू नानीहरूलाई पनि ल्याउँछु नि त हुन्छ ए अन्त कहाँनिर चाहिँ भेट्नु

ए अँ त्यहाँबाट चाहिँ ट्रेकिङ ए अँ म अलगढाबाट त्यसो भए स्कूटीमै आउँछु नानीहरूलाई भाउजुलाई पनि लिएर त्यही राख्छु नि त तिम्रै घरमा स्कुटी ल

ए अँ ए लाइक्स अँ अँ ए अँ

ए अँ ठिकै छ त ल म भाउजूलाई पनि भन्छु नि त भाउजूले पनि के के बनाएर बोक्छ होला नि त ल

अरू को कोलाई भनेको छ कि अरू को कोलाई भनेको छ

उज्जवललाई ए अँ अँ ए अँ ए अँ राम्रो हुने रहेछ त है ए अँ ए अँ ए अँ ठिकै छ त नभेटेको पनि निकै भएको थियो है भाइ अँ उम्म हो त्यही एक वर्षै हुनु आँटेछ झन्डै अन्त उम् उम्

उम् अँ ठिकै हो

सन्डे है यो सन्डे अँ ठिकै छ फ्री नै हुन्छ त्यो दिन त सबै नै ल ल म गर्छु नि फेरि बिचमा ल एकपल्ट कन्फर्मेसनको लागि ल ल ल बाई ल ल ल